ठुल्ठुला कृषि व्यवसायहरूबाट हुने प्रतियोगिताहरूले चाहिँ ग्रामीण क्षेत्रका ससाना किसानहरूलाई चाहिँ धेरै प्रभावित गरेका छन् किनकि ग्रामीण क्षेत्रमा त्यस्तो कुरा हुनु भनेको चाहिँ सानो ग्रामीण क्षेत्रको मानिसहरूले सानो सानो कुरामा नै खुसी खोजिरहेका हुन्छन् र त्यो प्रतियोगिता राखेको हुनाले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ खेतीबारीमा चाहिँ ज्यादा समय बिताउने र राम्ररी गर्नु खोज्ने त्यस्तोहरूपट्टि लाग्छन् उनीहरू र त्यो प्रतियोगिताले गर्दाखेरि पनि खेतीबारीहरू गर्न नछाड्ने किनभने ग्रामीण क्षेत्रका मान्छेहरू पनि अहिले समय परिवर्तन भएको हुनाले गर्दाखेरि खेतीबारीबाट मन हटेकोहरू त्यस्तोहरू हुन थाल्छ र अरू यही कामहरूबाट जीविका चलाउन खोज्ने त्यस्तो हुन्छ र यो प्रतियोगिताहरू भएको हुनाले गर्दाखेरि चाहिँ खेतीबारी पनि जीवित रहेको जस्तो लाग्छ